मेरो क्षेत्रमा उपलब्ध सबैभन्दा लोकप्रिय डेटा योजनाहरू भन्नुपर्दाखेरि एउटा चाहिँ हो स्वनिर्भर समूहका डेटा र अर्को चाहिँ हो भारतीय निर्वाचन क्षेत्रको एउटा निर्वाचित डेटा जो चाहिँ भोटर कार्ड हाम्रो एन्रोल्मेन्ट हुन्छ त्यसको हो किन भन्दाखेरि अठार वर्षसम्म अठार वर्ष पुगेका जत्ति पनि हाम्रो किशोर अवस्थाको भाइबहिनीहरू हुनुहुन्छ उहाँहरूको आफ्नो नागरिकता एउटा भोटर भोटरको नाममा हामी जानिन्छौँ है जब स जब उहाँले नाम दर्ता गर्नुहुन्छ भोटर लिस्टमा तब चाहिँ उहाँले आफ्नो भोट होइन आफ्नो राइट अब उहाँले पाउनुहुन्छ र हरेक हाम्रो सरकारी परियोजना सरकारी क्षेत्रमा हरेक कार्यकलापमा चाहिँ यो भोटर कार्डको अति नै अनिवार्य पनि हुन्छ है र र अर्को चाहिँ सेल्फ हेल्प ग्रुपको डेटा भन्नुपर्दाखेरि चाहिँ यहाँ चाहिँ सरकारी परियोजनाहरूसँग संलग्न गर्नको लागि हाम्रो ग्रामीण क्षेत्रको दिदीबहिनीहरू सम्पूर्ण दिदीबहिनीहरूलाई अठार वर्षदेखिन् उँभोको विवाहित होस् यो अविवाहित महिलाहरू सम्पूर्णलाई लिएर एउटा डेटा कलेक्सन गरिन्छ र झुण्डहरू बनाइन्छ र है जसमा चाहिँ छजनादेखि दसजना दिदीबहिनीहरूलाई लिएर एक एकवटा झुण्ड बनाइन्छ र ती झुण्डहरूको विशेष गरी एउटा नाम पनि दिने गरिन्छ र नाम दिएबापत् उहाँहरूलाई उक्त झुण्डलाई सञ्चालन गर्नाका निम्ति त्यहाँनिर पोर्टफोलियोमा त्यहाँनिर प्रेसिडेन्ट सेक्रेटेरी अनि केसियर पनि चयन गरिन्छ अनि त्यति गरिसकेपछि हामी ब्याङ्क खातामा ब्याङ्कमा गएर हामीले बचत खाता पनि खोल्ने गर्छौँ र यो डेटा यहाँ यो झुण्डका महिला दिदीबहिनीहरूले चाहिँ महिनैपिच्छे एउटा रकम तय गरेर उहाँहरूले महिनैपिच्छे पैसा पनि जम्मा गर्ने गर्छ यो झुण्ड बनाउनुको मूल उद्देश्य चाहिँ हाम्रो भा हाम्रो भारतीय क्षेत्रमा जति पनि हाम्रो गरिबी छ त्यो गरिबी हटाउनुको लागि मूल उद्देश्य लिएर चाहिँ त्यो झुण्ड बनाइएको हो र यी दिदीबहिनीहरूलाई आफ्नो जीविका उपार्जनको निम्ति विभिन्न तालिमहरू दिने गरिन्छ र तालिमहरू दिइसके पश्चात् उहाँहरूलाई धेरै लोनहरूको पनि प्रबन्ध गराइन्छ जुन लोन लिएपछि उहाँहरूले आफ्नो जीविकालाई अलि अलिक अगाडि बढाएर लान सक्नुहुन्छ र उसै गरिकन लोनको एउटा तिर्ने पनि एउटा म्यादहरू राखिएको हुन्छ अनि विभिन्न प्रकारको तालिमहरू लोन कसरी चलाइन्छ र कु कुन क्षेत्रमा लाने जस्तै उहाँले पशुपालन गर्नु चाहेमा पशुपालनको तालिम दिइन्छ पहिला अनि मात्र उहाँलाई लोन दिने गरिन्छ अनि कुखुरापालन हो भने नि उसै गरी कुखुरापालनको पहिला तालिम दिने अनि लोन अनि त्यसरी नै उहाँले एउटा पार्लर खोल्ने एउटा भने उहाँको एउटा यो ब्युटिसियनको एउटा पार्लर ट्रेनिङ गरेको सर्टिफिकेट यदि प्रोभाइड गरेको छ भने उहाँलाई त्यस विषयमा पनि लोन दिइन्छ र अन्य जति पनि कृषि क्षेत्रमा अलैँची अदुवा खेतीपातीको लागि पनि खोर्सानीहरू रोपनको लागि पनि लोनहरू दिइन्छ है र यसो गर्नाले चाहिँ आजको दिनमा कतिवटा व्यवसायहरू राम्रो फस्टाएर गएको छ दिदीबहिनीहरूले आफ्नो जुन एउटा सीमारेखा थियो आफ्ने दरिद्रको सीमारेखा पार गरी आज राम्रो जीवन उपार्जन गरेको धेरै उदाहरणहरू हामीसित छ हाम्रो दिदीबहिनीहरूले ती रकम लोनहरूलाई लिएर सानो सानो एउटा चिया दोकान एउटा खाजा दोकान साथै किराना दोकान त्यसरी नै होमस्टेहरू पनि आज सञ्चालन गरिरहेको हामीले देखिरहेका छौँ